मेरो मेरो शक्ति र मेरो बल कोसिस चाहिँ यस्तो छ र म आफ्नो कोसिसले जे पनि गर्छु आफ्नै जबर्जस्तीले गर्छु र आफ्नो कोसिस लगाएर गर्छु र त्यसलाई म सक्सेस पनि गर्छु र अहिलेसम्म मैले सक्सेस पनि गरिसकेको छु कतिपय कुराहरू र मलाई विश्वास पनि छ आफ्नो कोसिसले आफै सक्षम हुन सक्छौँ भनेर र यसमा म आजसम्म पनि लागि परेको छु म यो कुरोमा कहिले पनि हार खाने छुइनँ र मेरो शक्ति भनेको नै मेरो आत्मा हो र मेरो कोसिस हो सबैभन्दा ठुलो चाहिँ कोसिस हो मेरो आत्मा कमजोरी चाहिँ आलिकति के छ भने आलिकति दुखाइ पिराइ पर्दाखेरि है आलिकति आफैँलाई सोच पर्दाखेरि चाहिँ अलिकति मलाई दुखः पिडा पर्छ र मेरो आत्मा कमजोर हुन सक्छ नभएदेखि चाहिँ मेरो एकदमै कोसिस सदाभरी जारी नै रहन्छ